लेखहरूको बि कुरा गर्दाखेरि मलाई मनपर्ने त्यो अब लेखहरू चाहिँ त्यस्तो छ लेख्नु मन त धेरै लाग्छ शब्दहरू बटुल्नु धेरै मनलाग्छ यहाँ लेखेर साद्धे छैन अनि ती लेखहरू पनि अनि ती लेखहरू पनि लेख्ने लेख्ने एउटा कार्यदिशा वा जो जस्तो छ बे एकान्त ठाउँ चाहियो अब साहित्यिक लेख्न पनि एकान्त ठाउँ चाहियो कवि शैली भर्नपर्दाखेरि भ लेख्नपर्दा पनि एकान्त ठाउँ चाहियो र यहाँ लेख्नुपर्दाखेरि धेरै समाजका गतिविधिहरू धेरै फरक परेको छ पहिलाभन्दा र लेख्न त मनलाग्छ तर यसलाई यहाँ अधुरै छोड्दिन्छौँ छोड्दिन्छौँ अब